हामीले प्रायः जस्तो सधैँ बिजुली पाउँछौँ तर बर्खाको टाइममा हुरीबतासहरू आउँदाखेरि चाहिँ होइन बत्ती त्यो यो काटिन्छ त्यहाँदेखि अब पढ्नु हामीलाई पढ्नु होमवर्क गर्नुहरू अब यो त्यति बेला चाहिँ अब हामीलाई अलिकति उयो हुन्छ साह्रो पर्छ गाह्रो पर्छ होइन तर हामीले बिजुली त पाउँछौँ तर अब बर्खाको टाइममा त्यो अब हावा हुन्डी पानी बतासले अब उयोहरू हुँदाखेरि चाहिँ त्यति बेला चाहिँ हामीलाई अलिकति बत्तीको उयो हुन्छ